म विभिन्न प्रकारका नयाँ नयाँ पुस्तकहरू अङ्ग्रेजी माध्यम नेपाली माध्यमका नयाँ नयाँ पुस्तकहरू जति पनि प्रकाशित हुन्छन् त्यसमध्येमा केही छनौट गरेका पुस्तकहरू चाहिँ कहिले काहीँ पढ्ने गर्छु पत्रिकाहरू पनि पढ्ने गर्छु अनि विशेष गरी चाहिँ म अखबारहरू पढ्ने गर्छु र अखबारहरूमा म ई पेपर विशेष हेर्ने गर्छु प्रिन्ट भएका पेपरहरूबाहेक वा त्योभन्दा ज्यादा म ई प्रिन्टहरू पढ्ने गर्छु र ई प्रिन्टमा वर्तमान र समसामयिक समस्याका कुराहरू लेखहरू भएका अनि खबरहरू भएका पत्र पत्रिकाहरू म दिनहुँ दिनहुँ अनि प्रत्येक दिनको कमसेकम सात घन्टाभन्दा आठ घन् सात घन्टादेखि आठ घन्टासम्म म यस्तै खबर कागजहरू अखबारहरू म पढ्ने गर्छु र त्यसमा स्थानीयदेखि लिएर राष्ट्रिय अनि अन्तराष्ट्रिय खबरहरू सँगसँगै विज्ञानसँग सम्बन्धित विज्ञान र तक्निकीसँग सम्बन्धित विभिन्न खबरहरू लेखहरू अनि यस प्रकारका अनुसन्धानका कुराहरू म पढ्ने गर्छु र तीबाट नै जति कुराहरू म प्राप्त गर्छु त्यसमध्येमा कति कुराहरू चाहिँ म आफै पनि मेरो आफ्नो ब्लकबाट त्यसलाई सेयर गर्ने काम त्यसलाई अरूसँग बाँढ्ने काम पनि म गर्ने गर्छु